म त घरको बाउ भएको कारणले गर्दाखेरि है प्राय खानाहरू त बनाउँदिनँ कहिल्यै पनि खाना सब्जीहरू त बनाउँदिनँ प्रायहरू सबै नानी आफ्नो वाइफहरूले नै बनाइहाल्छ अब म त बाहिरबाट यसो ड्युटी गरेर कमाएर ल्याउने मान्छे हो है त्यस्तै अपर्झट कोहीबेला अर्जेन्टली परिहाल्यो भने